भाषाको इतिहासमा भन्नुपर्दाखेरि अहिले शुद्ध भाषा कुनै पनि भाषामा हामी पाउदैनौँ किनभन्दाखेरि हाम्रो जुन चाहिँ मातृ भाषा हुन्छ मातृ भाषामा हाम्रो पढाइ शिक्षक हाम्रो शिक्षाको माध्यम इङ्ग्लिसमा या त अरू ल्याङ्ग्वेजमा भएको कारणले गर्दा शुद्ध भाषामा हामी पाउन सक्दैनौँ नेपाली भाषामा नै हाम्रो शिक्षा भए तापनि त्यहाँ शुद्ध भाषा हामी पाउँदैनौँ यहाँनिर या त इङ्ग्लिस भाषाको अङ्ग्रेजी भाषाको प्रयोग हुन्छ साथ साथै अरू भाषाहरू पनि मिश्रित भएको हामी पाउँदछौँ साथै अहिलेको घडीमा जो चाहिँ इन्टरनेट अनि ग्लोबलाइजेसनको कुराहरू छ यसमा सबै भाषाहरू मिक्स भएको खण्डमा अहिलेको जोनरेसनले अझै यसमा शुद्ध भाषा नबोलेको हामी पाउँदछौँ हाम्रै हाम्रो समयसम्म पनि हामीले कतिवटा शुद्ध भाषामा हामी हाम्रो भाषालाई बोल्न सक्दैनौँ तर अझै हाम्रो यो जुन चाहिँ यो यङ जेनरेसन छ यो यङ जेनरेसनमा अझै पनि यो भाषा शुद्ध भाषा अनि नेपाली भाषा चाहिँ एउटा कठिन विषय भएर गएको जस्तो मलाई लाग्छ किन भन्दाखेरि शुद्ध भाषा स्कुलमा पनि पढाइँदैन साथ साथै यो हाम्रो जुन चैँ दिन प्रतिदिनको हाम्रो बोल्ने भाषा छ त्यसमा पनि हिन्दी इङ्ग्लिस नेपाली अनि अरू भाषाहरू मिल्न गएको कारणले गर्दा हाम्रो भाषा चाहिँ शुद्ध हुँदैन अनि यसमा अब पोजिटिभ अनि नेगेटिभ इम्प्याकट पनि छ किन भन्दाखेरि जति हामीले भाषा एउटा नेपाली भाषा शुद्ध भएर जाँदैन तर पोजिटिभ के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो नानीहरू धेरै भाषाको बाट चाहिँ उनीहरूले सिग् भाषा अनि संस्कृतिहरू उनीहरूले पाइरहेको हुन्छ अनि जब उनीहरू अर्को ठाँउमा यस नेपाली भाषा बाहेक अर्को भाषाहरूमा या संस्कृति भएको ठाउँमा जान्छ उनीहरूलाई त्यस त्यहाँ त्यस जग्गाको भाषा र संस्कृतिमा इजिली उनीहरू एडप्ट हुन सक्छ यसकारणले गर्दा यसमा पोजिटिब अनि नेगेटिभ दुवै कुराहरू हामी पाउन सक्छौँ